जस्तै यहाँ हाम्रो क्षेत्र कालिम्पोङमा अथवा यो दार्जिलिङ भेग भनौँ है मा धेरै दलहरू राजनैतिक दलहरू छन् र धेरै नेताहरू पनि जसमा कि अब तपाईँले एउटा बिमल गुरुङ भयो भनौँ है अनित थापा भनौँ है ममता ब्यानर्जी भनौँ है धेरै धेरै नेताहरू छन् र मुख्य हाम्रो यो दार्जिलिङ भेग दार्जिलिङ कालिम्पोङ खरसाङ जुन चाहिँ जुन चाहिँ ह यो पहाडी भेगहरू छ हाम्रो चाहिँ एउटै माग छ जुन चाहिँ हाम्रो ह मैले मेरो बाउले पनि त्यो मुद्दामा साथ दिएर आएको सुनेको है अहिलेसम्म है धेरै एक सौ बर्ष अघिको मुद्दाहरू हो जसमा कि हाम्रो चाहिँ गोर्खाको लागि भिन्नै एउटा क्षेत्र जसमा गोरखाल्यान्ड है अथवा गोर्खाको चिन्हारी चिनाउने एउटा चिन्हारीको माँग थियो र त्यसमा त्यो मुद्दाहरूलाई लिएर हामीले धेरै नै सहयोग गऱ्यौँ जस्तै अब तपाईँको यो दुई हजार सत्रमा एक सौ पाँच दिन बन्द भयो त्यसमा घरबाट जनता बाहिर भन्दा हामीले त्यसमा नारा लगाएर है प्रोसेसनहरूमा हिँडेर है कतिपय के के गरेर धेरै सहयोग आफ्नो आफ्नो त्यो राजनैतिक दललाई दिएका थियौँ